हाम्रो राज्यमा हिन्दूहरूले दुर्गापूजा मनाउँछ अनि दीपावली पनि मनाउँछ हाम्रो राज्यमा मुस्लिमहरू पनि पुरा भएकोले ईद पनि धुमधामले मनाउँछ अनि क्रिस्चियनहरू दुनियाँभरैमा भएकोले एकै टाइममा पच्चिस दिसम्बरमा क्रिममस मनाउँछ बङ्गालीहरूले दुर्गापूजा ठुलो मनाउँछ अन्त दीपावली अलिकति कम्ती मनाउँछ